म चाहिँ मलाई चाहिँ एपहरूभरिमा म त चलाउनु त सबै चलाउँछु फेसबुक चलाउँछु इन्स्टाग्राम चलाउँछु वाट्सएप चलाउँछु है मेसेन्जरहरू यो यो के भन्छ सपिङ गर्नुको लागि म मिन्त्रा चलाउँछु होइन एचएनएम सबै थोक चलाउँछु तर मलाई चाहिँ बेसी म बेसी मात्रामा युज गर्ने चाहिँ मलाई चाहिँ इन्स्टाग्राम मनपर्छ किनभने म त्यहाँनिर टाइमपास गर्नसक्छु होइन मलाई के भन्छ म रिल्स बनाउनसक्छु होइन अब म मलाई राम्रो लाग्छ इन्स्टाग्राम चलाउनु अनि के भन्छ अनि त्यति चाहिँ मलाई मनपर्छ अनि चलाउनु त म वाट्सएप पनि चलाउँछु वाट्सएपमा किनभने म कतिवटा है बातहरू गर्नसक्छ टेक्स गरेर होइन भिडियो कलिङमा हेर्नुसक्छ टाढो टाढोको मान्छेहरू पनि हेर्नुसक्छौँ हामी होइन चलाउनु यति म चलाउँछु अनि मलाई चाहिँ के भन्छ फाइदा चाहिँ यस्तो लाग्छ कि यो फोन स्मार्टफोनमा फाइदा चाहिँ यो लाग्छ कि के भन्छ हामी गुगलबाट होइन अनि फोन स्मार्टफोन भ स्मार्ट स्मार्टफोन छ हाम्रोमा होइन हामी गुगलबाट प्रोजेक्ट हेर्नुसक्छौँ स्कुलबाट प्रोजेक्ट दिनुहुन्छ होइन त्यो प्रोजेक्ट हेरेर लेख्नुसक्छौँ गुगलबाट होइन अनि हामीलाई जे मनपरेको लुगाहरू हेर्दै गयौँ भने त्यो लुगा किन्नु पनि सक्छौँ होइन अब दोकानमा गएर अब मनपरेन कोही कोही बेला तर फोनमा त जतिवटा पुरा अप्सन आउँछ नि त यो हेर यो किन यो किन भनेर अन्त योबाट स्मार्टफोनबाट चाहिँ मलाई यो फाइदा लाग्छ अन्त कतिजनाले होइन हामी युज राम्रो युज गर्नेले राम्रो छ स्मार्टफोन होइन नराम्रो युज गर्नेलाई चाहिँ अब चाइल्ड मेरिज हुन्छ टाढोटाढोको नचिन्नेहरूले मेसेज गरेर होइन म तिमीलाई बिहा गर्छु यता आऊ यस्तो यस्तो भन्छ अब चिनाजाना नै हुँदैन कहिल्यै एकदोस्रोलाई देखेको हुँदैन होइन यसरी नराम्रो नराम्रो फोनहरूतिर फेसबुकतिर होइन मेसेजहरू आएर यस्तो यस्तो गर्छ अनि ल्याएर बेचिदिन्छ होइन अब छोरी मान्छेहरूको इज्जत झन् कति बेसी हुन्छ हामीलाई त एउटा सुईको टुप्पोमाथि हुन्छ नि त होइन छोरा मान्छेलाई केही छैन उनीहरूले आएर होइन जे पनि गर्नुसक्छ हामीलाई होइन हाम्रो इज्जत त कति कति बेसी छ होइन अब हामीलाई हामीलाई सुन जस्तो लुकाएर राखेको छ बाबुआमाले होइन छोराहरूलाई त लुगा जस्तो जहाँ पायो त्यहीँ त हुन्छ तिनीहरूलाई त मतलब हुँदैन दस बजी राति आओस् बाह्र बजी आओस् कहिल्यै सोध्दैन छोरा मान्छेलाई किन ढिलो आएको भनेर तर छोरी मान्छेलाई त एकछिन साँझ परेपछि घरभित्र पस्नुपर्छ होइन अब कति लक्षिन भने सरस्वती माता जस्तो गरेर राखेको छ लक्षिनको हुन्छ छोरी मान्छे भन्छ होइन तर छोरा मान्छेहरू त्यस्तो हुँदैन त्यही लागि चाहिँ त्यस्तो टाढो टाढो बिहाहरू हुन्छ फोनले गर्दा होइन चिनेको हुँदैन ल्याएर मारिदिन्छ फोनमा देखेको बिहा गर्यो त्यहाँबाट दुःख पायो बस्यो नानी हुन्छ जन्मायो पढायो पैसा कमाएको हुँदैन केही हुँदैन त्यो नानीको यत्तिकै लाइफ बर्बाद हुन्छ होइन त्यही लागि चाहिँ मलाई चाहिँ बेफाइदा चाहिँ यो लाग्छ कि टाढो टाढोकोहरूले होइन एकदोस्रोलाई मेसेज गरेर बात गरेर बिहा गरौँ भन्छ त्यहाँबाट ल्याएर मारिदिन्छ होइन मलाई बेफाइदा चाहिँ यो लाग्छ यो फोनबाट स्मार्टफोनबाट होइन तर अब पहिलाको फोनले ट्याकट्याके हुन्थ्यो त्यति बेला बात मात्रै गर्नुपाउँथ्यो पहिलाको जमाना त होइन त्यतिखेर राम्रो थियो त्यतिखेर पनि राम्रो थियो अहिले यो स्मार्टफोन आयो होइन स्मार्टफोनले पनि युज गर्नेहरूलाई पुरा राम्रो छ हामी प्रोजेक्टहरू लेख्नसक्छौँ राम्रो कुरा युट्युबबाट क्लासमा बुझेको छैन भने त्यसले युट्युबमा सर्च गर्यो त्यो पोइम युट्युबमा सर्च गरेर जसले मजाले बुझ्नसक्छौँ नेपालीबाट पनि इङ्लिसबाट पनि होइन हामीले केको फर्मुला जानेन भने त्यो फ फर्मुला गुगलमा हाल्यो भने त्यो फर्मुलाको बारेमा यस्तो यस्तो भनेर इजिली बताइदिन्छ हामीलाई आसान गरिदिन्छ होइन त्यही लागि चाहिँ मलाई चाहिँ फाइदा लाग्छ स्मार्टफोन हुनु पनि तर कतिवटा ना नानीहरूले मिसयुज गर्छ होइन त्यो फोनलाई मिसयुज गर्नेलाई नराम्रो छ युज गर्नेलाई राम्रो छ मलाई चाहिँ यही लाग्छ कि फोनमा पहिलाको फो पहिलाको जमानामा र ए सरी पहिलाको अहिले अहिले अहिलेको यो जमानामा चाहिँ हामीलाई चाहिँ स्मार्टफोन दिनुभएको छ होइन राम्रो गर्नुभएको छ हामीले राम्रो कुरा सिक्दैछौँ पढ्नुमा पनि राम्रो छ यो फोनले गर्दा पहिला लकडाउन भयो त्यति बेला हाम्रोमा स्मार्टफोन नभएको भए हामी क्लासेसहरू गर्नुसक्दैनौँ थियौँ पढ्नुसक्दैनौँ थियौँ होइन तर अहिले चाहिँ फोन छ हाम्रोमा अहिले त्यस्तै परे स्कुलहरू पनि लाग्दैछ स्कुलबाट कतिवटा कुराहरू सिकिँदैन यति बे बेसीजनाको भिडमा बस्नुपर्छ पढाइमा कन्सनट्रेट गर्न सक्दैनौँ हामी हामी त्यो कुरा घरमा गएर सर्च गरेर हेर्यो भने डल्लै डिटेल्स बताइदिन बताइदिन्छ स्मार्टफोनले चाहिँ है त्यही लागि चाहिँ मलाई फाइदा चाहिँ यो लाग्छ स्मार्टफोनको बेफाइदा पनि त्यो लाग्छ कि नराम्रो नचिनेको मान्छेहरूसँग मेसेज गरेर बात गरेर तिनीहरूले ल्याएर बेचिदिन्छ होइन त्यही लागि चाहिँ मलाई फाइदा यो लाग्छ राम्रो कुरा सिक्नपाउँछौँ बेफाइदा यो लाग्छ टाढोटाढोको मान्छेहरूले होइन टाढोटाढोको मान्छेहरूले अब के भन्छ एकदोस्रोलाई टेक्स गरेर बात गर्दै त्यहाँबाट ल्याएर बेचिदिन्छ होइन अनि मलाई चाहिँ बेफाइदा यो लाग्छ अनि म चाहिँ बेसीभन्दा बेसी मात्रामा इन्स्टाग्राम युज गर्छु मलाई अरूको भिडियोहरू हेर्नु मनपर्छ आफू पनि बनाउँछु भिडियोहरू होइन अनि मलाई यतिकै मलाई यतिकै राम्रो लाग्छ यो इ इन्स्टाग्राम चलाउनु चाहिँ बात गर्नु लागि म वाट्सएप चलाउँछु होइन भिडियो कलिङतिर हे हेर्नु आफू को कोलाई टाढोटाढो हुनुहुन्छ दादा दिदीहरू है उनीहरूसँग भिडियो कलिङहरूमा बात गर्नसक्छु त्यही लागि मलाई चाहिँ म यो इन्स्टाग्राम पुरा मनपर्छ अनि म वाट्सएप पनि युज गर्छु तर इन्स्टाग्राम भन्दा अलिक कम्ती है अनि मलाई चाहिँ यही लाग्छ कि राम्रो कुरा पनि सिक्न पाउँछ नराम्रो कुरा पनि नराम्रो कुरा नराम्रो सिक्नेले नराम्रै छ फोनलाई होइन स्मार्टफोनलाई राम्रो कुरा सिक्नेलाई राम्रै छ त्यही लागि चाहिँ मलाई यही लाग्छ कि राम्रो कुरा सिक होइन यो फोनलाई मिसयुज नगर है म चाहिँ यति भन्छु राम्रो कुरा सिक मिसयुजहरू नगर होइन त्यही लागि चाहिँ मलाई स्मार्टफोन भएको राम्रो मेरोमा छ मलाई मनपर्छ होइन अनि मेरो आमाबाबुले दुःख गरेर किनिदिनु भएको छ म यसलाई मिसयुज गर्दिनँ भनेर सोचेको छु है अनि मलाई राम्रो लाग्छ मलाई स्मार्टफोन चलाउँदैछु मैले टेन टेन पास गरेरै पाएको मैले पनि फोन होइन त्यतिखेर देखिएको मैले अहिलेसम्म एक दिन मिसयुज गरिनँ होइन कसैकोबाट नराम्रो सुनिनँ तैँले फोनले गर्दा यस्तो गरिस् तैँले फोनले गर्दा यस्तो गरिस् भने कसैकोबाट सुन्नुपरेन है त्यही लागि चाहिँ मलाई राम्रो लाग्छ स्मार्टफोन चलाउनु तर मलाई यही फाइदा लाग्छ स्मार्टफोन चलाएर